अब हामीले दसैँमा अब पाहुनापात आउँछ टिकासिका लगाइदिन्छ टिका लगाएर जान्छ हामी घरमा पूजा गरिन्छ धूप पाती गरिन्छ कुलमा पूजा गरिन्छ धूप हालिन्छ हामी घुम्न जाइन्छ पूजामा दुर्गा पूजामा अब दिवालीमा हामीले लक्ष्मी पुज्छ घरमा लक्ष्मी पुज्छ हामी घुम्नु पनि जाइन्छ हामी अब राम्रो मेरो चेलीबेटीहरू आउँछ घरमा टिकासिका लगाइन्छ दिवालीमा पनि पूजा गरिन्छ घरमा यताउता अब ऊ यो सबै कुरो अब हामीले उहिलेको परम्परा त सबै गर्न सकिँदैन र पनि अहिले हामी पूजाआजा चाहिँ गर्छौँ घरमा कुलमा धूप हालिन्छ